र जति पनि म अहिलेसम्म यात्रा गरेँ है यो यात्रा गर्दाखेरि चाहिँ मलाई कुनै कुरोको असुविधा भएको जस्तो चाहिँ लागेन किनभने प्याट्रोलपम्प पनि मैले पाइहाल्छु बाटोम बाटोतिर र खाने रेस्टुरेन्ट हरू पनि पाइहाल्छु र जग्गा जग्गामा म त्यो ठाउँ पुग्नु नसकेको कारणले आधा जग्गामा म पुगेँ भने पनि म बस्ने व्यवस्था पनि म पाइनैहाल्छु होटेलबगेराहरू सबै कुरो र मलाई कुनै पनि अहिलेसम्म असुविधा भएको छैन र अब सायद हुने पनि छैन होला